हेलो दाजु अहिले कहाँ छ हौ तपाईँ त्यही त हौ तपाईँको दोकानमा के के छ हौ अहिले साग सब्जीहरू त्यही त हौ मेरो मेरो त सौदा एउटै छैन आज आज खानेधरि छैन हौ सौदा यसो दुई तिन किलो आलु टमाटर प्याजहरू चाहिएको थियो मलाई छ होला है भने पछि त्यही त हौ अहिले कसरी केजी छ हौ कस्तो छ हौ अहिले फिलहालको चाहिँ सब्जीको रेट चाहिँ ला हौ अन्त निकै पो बढेछ त हौ अहिले त सब्जीको दामहरू त त्यति साह्रो महँगो पनि छैन होला हौ खोइ त हौ सब्जी लिनु सब सब्जी ल्याउनु त आउनु भनेको खोइ तपाईँको दामै भएन त हौ अन्त त्यो दाम त धेरै बेसी भयो मलाई त म मलाई त लानु त थियो आज एउटै छैन घरमा खानेकुराहरू साग सब्जीको एकदमै दुःख छ हौ अहिले त खोइ त हाम्रो त गाउँतिर पनि अहिले त रोप्नु छोड्यो त्यही त हौ डिसाउन्ट चाहिँ अब राम्रै हुनुपऱ्यो तपाईँको नभए त म अरू जग्गातिरबाटै लान्छु डिसकाउन्ट राम्रो दिनुभयो भने चाहिँ तपाईँकोबाटै लान्छ लान्छु नि त ए ल ल त्यस अब त्यो खोइ पाँच त्यो दुई तिन पर्सेन्ट डिसकाउन्टले त मलाई हुँदैन डिसकाउन्टल चाहिँ तपाईँको कि कसरी किलो भन्नु भयो आलु पच्चिस रुपियाँ किलो भन्नु भयो है आल आलु त मलाई लानु त एक बोरा नै छ हो अन्त बोराको चाहिँ कसरी दिनु हुँदैछ अहिले ए ल ल ठिकै छ त्यसो हो भने मलाई एक बोरा आलु लानु छ अन्त टमाटर त्यस्तै तपाईँकोबाट पन्ध्र बिस केजी जस्तो लानुपर्ने छ हौ टमाटर टमाटरहरू त एकदम राम्रै होला नि त फ्रेस फ्रेसै होला त्यही त अहिलेको त साग सब्जीहरू त्यही हो खालि बिग्रेकोहरू ल्याउँछ एकदम फ्रेस फ्रेसहरू चाहिँ म लान्छु अँ ल ल दाजु त्यसो हो भने म आउँदैछु